मेरो परिवारमा चाहिँ कसैलाई केही बिमार भइरहेको छ भने सबैभन्दा बेसी पकाउने चाहिँ अब खोले भात हो खोले भात भन्ने चाहिँ एकदम बिमारीहरूले खाने खानाहरू हुन्छ यदि कसैलाई एकदमै बिमार भइरहेको छ खान सकेको छैन भने पनि खोले भात खाइन्छ है अनि त्यसको रेसिपी चाहिँ कसरी हो भन्दाखेरि खोले भात चाहिँ अब एकदम अलिकति चामल त्यहाँदेखि पानी अलिक बेसी हालेर प्रेसर कुकरमा सिटी लाइदिनुपर्छ त्यसमा चाहिँ नुन हाल्नुपर्छ अरू कही पनि हाल्नु पर्दैन अब तपाईँहरूलाई आलिकति अलिकति मिर्च पाउडर लाउनु छ भने त्यो पनि हालिन्छ अनि त्यस्तो प्रकारले त्यो खोले भातलाई एकदमै नुन मात्रै हालेर पनि बनाउँछ कतिजनाले है तर म अलिकति अलिकति चाहिँ चिल्ली पाउडर हाल्छु अलिकति देखोस् भन्ने मात्रै नामको लागि मात्रै हाल्छु अनि त्यस्तो प्रकारले एकदमै प्रेसर कुकरमा एकदम ग्यास लगाइदिनु हो अनि त्यसो गरेर चाहिँ बिमारीलाई पनि खानु अलिक सजिलो हुन्छ के हुन्छ भन्दाखेरि अब कतिजना बिमारीहरू हुन्छ जो खानु सकेको हुँदैन होइन त्यस्तो गर्दाखेरि चाहिँ त्यो अलिक पानी पानी टाइपको बनाउँछ अनि त्यस्तो गर्दाखेरि चाहिँ उनीहरूले खानु सक्छ सो हाम्रो परिवारमा बेसी पाकेको भनेको त्यही हो अनि कहिले काहीँ चाहिँ प्लेन खिचडी नि बनाइन्छ त्यो चाहिँ कस्तो भन्दाखेरि खोले भात जस्तै तर अलिकति कम्ती पानी त्यहाँदेखि हल्दी हल्दी लगाएर त्यस्तो प्रकारले बना बनाइन्छ सो त्यही कुराहरू हो बेसी पकाउने चाहिँ हाम्रो यहीहरू हो